पहिला जस्तो त हजुर जमानै छैन अहिले त है अब पहिलाभन्दा पहिला अब फोनहरू नै थिएन नानीहरू सबैजना बाहिर खेल्थ्यो तर अहिले चाहिँ ठिक उल्टा छ है अब टेक्नोलोजीको जमाना आयो फोन अहिले सबैकोमा प्रायः फोन छ नानीहरूदेखि लिएर बुढो मान्छेहरू है सबैकोमा फोनै फोन त्यही भएर चाहिँ अब हाम्रो नानीहरू चाहिँ धेरै ब्याक भइसकेको छ क्या फोनले गर्दाखेरि अब सबैजना भन्दिनँ तर अब जो चाहिँ युज गर्नै जान्दैन है जसले पेरेन्टस्हरूले अब खुला छोडिदिन्छ चला अब त्यस्तै खालके है गाइडै छैन कतिको घरमा र फोनले चाहिँ अब तपाईँको आँखा बिगार्ने यो टाउको दुख्ने ढाड दुख्ने बोडी मेन्टल्ली टर्चर अब त्यस्तो खालको हुन्छ है धेरै धेरै डिफिटहरू छ फोनको र हामीले चाहिँ अब यसलाई है गाइड कसरी गर्नुपर्ने त भन्दाखेरि चाहिँ अब मेन चाहिँ हाम्रो पेरेन्टसमै हुन्छ किन भन्दाखेरि अब पेरेन्टसहरूले अब सानोदेखि नै अहिले त अब जन्मिनुबित्तिकै नानीहरूलाई फोन दिएरै भुलाउने सिस्टम खालके नै आइसक्यो अब सबैले नै है कार्टुनहरू देखाएर फोनमै सानोदेखि नै र त्यस्तो खालके उयोहरू चाहिँ बन्द गरेर है हामीले एउटा एज नआइन्जेलसम्म उनीहरूलाई फोनै दिनुहुँदैन खासमा चाहिँ र यो कुराले गर्दाखेरि तपाईँको पढाइ क्षेत्रमा भयो है त्योहरू पनि बिग्रिँदैछ टपहरू गर्न सक्दैन अहिले हाम्रो यताको यो नानीहरूले धेरै धेरै कुरामा बिग्रिसकेको छ बाहिरी गेम खेल्नु निस्किँदैन र त्यसको लागि चाहिँ हामीले के गर्नुपर्छ भन्दाखेरि चाहिँ त्यो गाउँघरमा फुटबलहरू अर्गनाइज गरेर तपाईँको कसरी हुन्छ नानीहरूलाई चाहिँ फिल्डमा ल्याएर खेलाउने कुदाउने है यस्तो थुप्रो परिकारको गेम्सहरूमा फोकस होस्ट भनेर चाहिँ हामीले चाहिँ यो अब दाजुहरूले गाउँको अब को छ अलिक है त्यस्तोहरू चाहिँ निस्किएर चाहिँ फिल्डमा एउटा म्याचहरू अर्गनाइज गर्नैपर्छ र यो कुराहरू चाहिँ गभर्मेन्ट पनि अब अलिक एउटा रुल्सै राख्यो भने खासमा हुन्छ अन्डर एज नानीहरूले फोन चलायो भने चाहिँ यस्तो अब त्यस्तो खालके चाहिँ राख्नुपर्ने हो खासमा